मैले चाहिँ अब खाना बनाउँदाखेरिको चाहिँ तपाईँको प्रयोग पर्ने चिज चाहिँ कराही कराही भयो फ्राइ प्यान जसमा चाहिँ अन्डा बनाउँछु सब्जी बनाउने कराही फ्राइ प्यानमा अन्डा बनाउने अन्डा बनाउने अनि तावामा रोटी बनाउँछु कित्लीमा पानीहरू गरम गर्छु अनि त अँध्यारो भएको बेलामा चाहिँ इलेक्ट्रिक कित्लीमा गर्छु अनि त खाना बनाउँछु कुकरमा कुकरमा कोही बेला डेक्चीमा नभए चाहिँ अब धेरै हतार छ भने चाहिँ अब राइस कुकरहरूमै गर्छु इलेक्ट्रिक सामानै गर्छु अनि त खाने ओभनमा अब केकहरू बनाउनु पऱ्यो भने चाहिँ अब जस्तै के केहरू बनाउनु पऱ्यो भने चाहिँ बेकहरू गर्नुपऱ्यो भने चाहिँ ओभनतिर माइक्रोवेभतिर गर्छु अन्त अरू चाहिँ अब सबै उ योहरू चलाउँछु त्यो इलेक्ट्रिक कित्लीहरू पनि चलाउँछु ढिलो भएको बेलामा चाहिँ अन्त सानो सानो डेक्ची भाँडाहरू स्टिलको सिल्भरको भाँडाहरू पनि चलाउँछु त्यसमा नै सबै गर्छु